हजुर मैले जब योगा अभ्यास गर्छु साथसाथै म म आफूबाहेक पनि म अरूहरूलाई पनि योगा अभ्यास गराउँछु र यो योगा अभ्यास गर्दा पहिला जब मैले गरेँ तब मलाई पहिला छ महिनासम चाहिँ मलाई कुनै किसिमको त्यो अब इम्प्रुभमेन्ट भएको जस्तो लागेन तर पछि जब मैले छ महिनादेखिको उता गर्दा चाहिँ एकदमै योगा गर्दाखेरि चाहिँ हाम्रो शारीरिक स्वस्थ्य मात्र होइन तर हाम्रो मानसिक स्वस्थ्य पनि हुन्छ र हामी मानिस भयोपछि चाहिँ शारीरिक र मानसिक दुईवटै नै स्वस्थ्य हुनुपर्छ तब मात्र हामी एउटा बलियो र एउटा आत्मनिर्भर मान्छे बन्नसक्छौँ र अहिले पनि म जब योगाहरू गराउँछु अब धेरै समयमा गर्नेहरू र प्राय जस्तो बिमारी मान्छेहरू आउनुहुन्छ र भन्नुहुन्छ मेरोमा यो बिमार छ मेरोमा यो बिमार छ भन्नुहुन्छ र उहाँहरूलाई मो सँगसँगौ शारीरिक सँगसँगै मानसिक उहाँहरूलाई अब अभियास गराउँछु तब उनीहरू अब दुई तिन महिना या चार महिनामा मेरो यो ठिक भयो यो ठिक भयो भन्छ तब मलाई पनि एकदमै खुसी पनि लाग्छ है र म यही दिनु चाहन्छु सबैलाई कि अब योगा भन्ने जस्तो कुरा चाहिँ अरू केही पनि होइन हामीले अरू कुरा गर्छौँ तर योगा जस्तै योगाले चाहिँ के गराउँछ भने हाम्रो शारीरिकदेखिको मानसिक विकास पनि गराउँछ र हाम्रो व्यवहारमा पनि विकास गराउँछ त्यसले गर्दाखेरि जब हामी योगा गर्नु थाल्योपछि चैँ हाम्रो व्यवहारमा पनि अटोमेटिक्ली अब विकास हुनुथाल्छ एक प्रकारको चेन्ज हुन्छ हाम्रो पेट उयो उइस गर्दाखेरि त्यसले गर्दाखेरि चाहिँ हाम्रोमा एउटा सकारात्मक चिज चाहिँ हाम्रोमा आउँछ नकारात्मकदेखि हट्दै जान्छौँ र कुनै पनि हाम्रो मस्तिष्कमा जब हाम्रोमा सकारात्मक चिजहरू आउँछ नि तब अटोमेटेक्ली त्यो गाउँ त्यो घर त्यो सबै अब राज्य नै शान्ति भएर जान्छ यो चाहिँ एकदमै भएकै घटनाहरू हो